सहरी क्षेत्रमा निकै बर्ष बसियो सहरको जुन चाहिँ सुख सुबिस्ता छ त्यो पनि भोगियो र अब नोकरीको हिसाबले पनि सहरमा म बसेको थिएँ तर अहिले म मूल रूपमा त गाउँकै मान्छे हुँ गाउँमै जन्मेको बढेको हुर्केको गाउँकै परिवेशमा रुजेको भिजेको भएर मलाई कहिले गाउँ फर्कौँ जस्तो लागि रहेको थियो र अवकास प्राप्त गरे पछि म गाउँमै फर्के गाउँमै घर बनाएँ र अहिले मलाई गाउँको शान्त वातावरण मेरो यो बढ्दो उमेरमा अनुकूल भइरहेको छ र यहाँ कुनै झैँ झगडा छैन होहल्ला छैन वरिपरि हरियाली छ गाउँका मान्छेहरू सिदासादा सिदासादा छन् बिहान बेलुका चरा चुरुङ्गी कराएको देख्न पाइन्छ खेतालापातहरू हिडेको गाउँको कृषिजन्य क्रियाकलापहरू प्रशस्त देख्न पाइन्छ मेरा पुराना साथीभाइहरूसित पनि भेट हुन्छ मेरा सन्तानहरू पनि धेरै जसो गाउँमै छन् र उनीहरूलाई समय समयमा म भेट्न जान्छु यसो हुँदाखेरि मलाई गाउँले तानेको छ गाँउमा बस्न मलाई मन पर्छ अनि फेरि आफ्नै बारीमा उब्जाएको तरकारी बालीहरू इत्यादि प्रयोग गर्दाखेरि स्वास्थ्यमा पनि सकारात्मक प्रभाव परेको छ र यी सबै कारणले मलाई गाउँमै बस्न मनपर्छ र यसको अर्थ यो होइन कि म सहरमा जानै रुचाउँदिन म बेलाबेला सहर जान्छु तर बासको रूपमा चाहिँ मूल रूपले म गाउँ मै बस्छु गाउँमा नै मलाई एकदमै शान्ति लाग्छ यो बुढेसकालमा गाउँको शान्त वातावरणमा बस्न यहाँको परिवेशलाई परिवेशको आनन्द उठाउन अनि लेख पढ गर्न अध्ययन गर्न ध्यान इत्यादि गर्न पनि मलाई गाउँमै सजिलो हुन्छ सजिलो लाग्छ र म मलाई गाउँ नै मनपर्छ सहरमा हुने जुन किसिमको मानवीय अवमूल्यन छ मान्छेले मान्छेलाई अलिकति याद नगर्ने होच्याउने अथवा अनेक किसिमका समस्याहरू पानीको समस्या बाटोको समस्या धुलोको समस्या होहल्लाको समस्या असामाजिक तत्त्वहरूको समस्या यी जम्मै कुराहरू सहरमा छन् गाउँमा यी सब केही पनि छैन यस कारणले म गाउँपट्टि आकर्षित भएको हुँ र बाँकी जीवन गाउँमै बिताउने इच्छा छ र एउटा सानो घर आफ्नै आफैले किनेर बनाएको छु सानो बारी पनि छ त्यसमा मेरो फुर्सदको समय लगाउने गर्छु तुलफुलहरू रोप्ने गरेको छु र यसमा मैले यो केमिकल मलहरू केही पनि हालेको छुइनँ हुँदाखेरि यो मेरो नितान्त अर्ग्यानिक साग सब्जीहरू म आफ्नै बारीबाट उत्पादन गरेर चलाउँदैछु यी सबैले मलाई नै फाइदा नै गरेको छ र मलाई गाउँमा नै बस्न रहर लागि रहेको छ